हजुर मैले एक दिन तपाईँको एजेन्सीबाट एउटा क्याब बुक गरेको थियो अनि अस्ति दुई तिन दिन भयो मतलब म कम्प्लेन गर्छु गर्छु भन्दैथिएँ तर टाइम पाइ नपाएर चाहिँ गरेको थिइनँ अनि त्यसैले गर्दा चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा कम्प्लेन गर्न चाहन्छु कि मैले सधैँ तपाईँहरूकोबाट क्याबहरू कारहरू बुक गर्थेँ अनि त्यत्तिबेर चाहिँ राम्रै आउँथ्यो तर यो पालि चाहिँ अलिक एउटा नराम्रो इन्सिडेन्ट भयो मसित लाइक जस्तो कि म एउटा मतलब कोविडको बेला कोविडको बेला चल्दैछ अहिले अनि कोविडको बेलामा पनि मैले कार बुक गरेको थिएँ कारमा जान्छु मतलब सेफ्टी हुन्छ भनेर अनि गरेको थियो गरिसकेर चाहिँ म जस्तो कारमा पस्नु त्यस्तै सिटहरूको कन्डिसनहरूको सिटहरूमा चाहिँ धुलो धुलो कहिले त्यसलाई सफै नगरेको जस्तो धुलो धुलो थियो अनि डाइभ ड्राइभरलाई पनि मैले भनेँ ड्राइभरले पनि माक्स लगाएकै रहेनछ ड्राइभरलाई पनि भनेँ ड्राइभर दा माक्स लगाउनु भनेको थियो ड्राइभर दाले झन् च्याँठिएर मतलब च्याँठिएर बोल्नुथाल्यो ऊ मतलब उसको विहेवियर पनि राम्रो थिएन अनि त्यसरी नै कारको कारको कन्डिसन पनि राम्रो थिएन मतलब धुलैधुलो थियो कोरोनाको बेलामा झन् त्यस्तो डर्टी कारतिर बस्यो भने झन् आफूलाई इन्फेक्सन आफूलाई मतलब डस्टहरू लागेर झन् कोरोनै हुन्छ अनि ऊ जाँदा ऊ ड्राइभर दाजुलाई चाहिँ अलिक मतलब राम्रो थिएन ऊ पनि मतलब ड्रिङ्क एन्ड ड्राइभ खालके थियो अनि उसको बोलीचालीहरू पनि राम्रो थिएन ऊ लाइक च्याँठिएर बोल्ने खालके मान्छेहरू थियो ऊ चाहिँ अनि म यति नै भनेर चाहिँ आफ्नो कम्प्लेन चाहिँ गर्छु